हाम्रो चाहिँ के भने चाहिँ यतातिर चाहिँ हाम्रो चाहिँ अब बेसी नेपाली बोल्छ अरे के अन्त दार्जिलिङदेखि उता जाँदाखेरि सिलगढी उता कता बाहिरहरूतिर जाँदाखेरि चाहिँ हामीलाई एकदम ल्याङ्गवेजको प्रब्लम हुन्छ हामीलाई त्यति साह्रो बोल्नु पनि आउँदैन इङ्गलिस होइन इङ्गलिस हिन्दी अब हाम्रो त्यति साह्रो इम्प्रुवमेन्ट छैन त्यसमा चाहिँ हो अनि त चाहिँ हाम्रो स्कुलमा पनि अब हामी त गभर्मेन्ट स्कुल हो अब त्यही भएर चाहिँ हाम्रो चाहिँ स्कुलमा चाहिँ अब त्यस्तो इङ्गलिसलाई इम्पोर्टेन्ट पनि दिँदैन खालि नेपालीबाट मात्रै टक हुन्छ हो इङ्गलिस टकिङ गर्दैन त्यही भएर हाम हामीलाई एकदम साह्रो पर्छ इङ्गलिस बोल्नु हो त्यही भएर चाहिँ हामी फाल्टै अरू अरू थुप्रै प्रो थुप्रै प्रकारको हामीलाई अब प्रब्लमहरू छ हो त्यही भएर चाहिँ अब नेपाली भाषा पनि हुनु त अब हाम्रो आफ्नै भाषा हो होइन हाम्रो भाषा आफ्नै भाषा हो नेपालीको र भए पनि हामी चाहिँ अब इङ्गलिस पनि अलिक इम्प्रुव गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ हो त्यही भएर चाहिँ अब मैले पनि अब इङ्गलिस चाहिँ अब न सिक्नु ट्राइ न नगरेको होइन सिक्नु ट्राइ नै गरेको हो तर मेरो त्यत्ति साह्रो इङ्गलिस पर्फेक्ट छैन के मलाई चाहिँ अब जस्तो लाग्छ कि हाम्रो पनि इङ्गलिसको अब इङ्गलिस राम्रो बोल्ने वा पढाउने अब टिचरहरू हुनुपर्छ जस्तो लाग्छ मलाई पनि मलाई चाहिँ हो अब तपाईँहरूको पनि के ख्याल छ भन्नुहोस् न मलाई